हजुर मलाई चाहिँ गीत गाउनु पुरा मनपर्छ अन्त त्यो भएर चाहिँ अब म चाहिँ पुरा घरमा अब यताउता काम गर्दै गर्दै पनि गीत गाइरहन्छु एक्लै गुनगुनाउँदै बसिरहन्छु कोही कोही बेला अब आफ्नो भोइस रिकर्ड गर्दै सुन्छु अब कस्तो सुन्यो होला भनेर होइन अब अरूले कत्तिले भन्नुहुन्छ अब हबी के हो यस्तो यस्तो पछि के हुनु चाहन्छ भन्छ कत्तिले अब भन्छ म गीत गाउनु चाहन्छु अब म गीतलाई कति कतिले चाहिँ अब यसमा चाहिँ निकै डोमीहरू गर्छ तर अहिले गीत डान्सहरूको पनि अब यो प्लेटफर्ममा चाहिँ अब यो योमा चाहिँ निकै प्लेटफर्महरू छ त्यसले गर्दाखेरि कत्ति अगाडि बढेको छ गीतमा अब लाइक सिङ्गरहरू र नेपाली होस् हिन्दी इङ्लिस सिङ्गरहरू पनि अब उनीहरूको पेसनले गर्दाखेरि कत्ति अगाडि बढेको हुन्छ होइन अन्त त्यो भएर चाहिँ मलाई पनि गीत गाउनु चाहिँ पुरा मनपर्छ अब म चाहिँ पहिला अब घरमा बस्दा बस्दा अब घरमा गीत गाउँदा गीत गाउँदा अन्त मजाले अब बिस्तारै बिस्तारै अहिले त फोनले गर्दा निकै सजिलो भएको छ अब म्युजिक अन् गरेर हामीले त्यो उयोलाई गीत गाउँदाखेरि पनि आफ्नो भोइस सुन्दाखेरि पनि भयो होइन अन्त त्यो म्युजिक सुनेर फलो गरेर चाहिँ मजाले त्यही भएर चाहिँ मलाई गीत गाउनु चाहिँ पुरा पछि हेर्दै जाऊँ पछि अब एक बिस्तारै बिस्तारै प्र्याक्टिस हुँदैगयो भने चाहिँ पछि अब राम्रो प्लेटफर्ममा पनि अब जानु अपरच्युनिटीहरू पायो भने जाउँला होइन अन्त गीत गाउनु चाहिँ मलाई पुरा मलाई एकदम राम्रो लाग्छ कतिले अब गीतले गर्दाखेरि पनि कत्ति धेरै चिन्छ अब ऊ सिङ्गरहरू भयो अनि अब कर अरिजित सिंहहरू अब उहाँको भोइसले गर्दाखेरि उनीहरूको अब गीत गाएको अब टोनले गर्दाखेरि अब उनी उसको भोइसले गर्दाखेरि चिन्नुहुन्छ लता मङ्गेसकर म्याम कस्तो मजाले गीत गाउनुहुन्थ्यो अहिलेसम्म पनि अब पछिसम्म पनि फ्युचरमा पनि यस्तो यस्तो धेरै गीतले गर्दा चिनेको त्यही भएर चाहिँ मलाई गीत गाउनु चाहिँ पुरा मनपर्छ